म चामल दोकानबाट बोलिरहेको छु चामलको पुरा भेराइटिज छ नि अब अब कम्ती दामदेखि बेसी दाम जस्तो नुनिया कालो नुनिया पनि छ बादसाह भोग पनि छ तपाईँको मिनिकट छ सुपर चामल पनि छ तिबार छ त्यो दाम अहिले निकै हाई भएको छ कि अब यसको एकदम गुणवत्ता क्वालिटी राम्रो छ सबले मान्छेले रुचाउँछ एकदम सेन्ट पनि दामी आउँछ दाम चाहिँ अलिक बढेको कारण चाहिँ अब अरू चामल भन्दा यो अलिकति मिठो एकदम राम्रो क्वालिटीको एकदम सेन्टमा एकदम सेन्टेड दामी छ हो अन्त यसको चाहिँ अलिक हाई क्वालिटी भएको अब कारण चाहिँ अलिक दाम बढेको छ अरू त छ नर्मल चामलहरू पनि तर यसको चाहिँ दाम हाई क्वालिटीको छ चाहियो भने तपाईँलाई दिनु सक्छु म

ए अन्त अहिले चाहिँ अब के हो अब बि बिचमा बढिबस्छ किनभने पहिला त अझ कम्ती थियो अब अहिले किनभने यो बेसी डिमान्ड छ यसको हो सप्लाई पनि बेसी अब यो अब यस यो त राम्रो चामल हो यसको क्वालिटी पुरानो क्वालिटीको चामल हो र यसको त दाम बढिबस्छ एउटा त हुँदैन महिना महिना दाम बढ्छ अरूको चाहिँ अब प्रायः एक दुई रुप्पेमा फरक हुन्छ यसको त मोटामोटी पाँच दस रुप्पेमा फरक भइहाल्छ यो पालि सबले प्रायः बादसाहको पनि राम्रो एकदम दामी भयो दामी चामल हो बादसाह कुनै गुणवत्ता एउटा नाम गरेको चामल हो एक बस्तालाई अब पच्चिस केजीको छ अब पचास केजीको हो त्यो अब हेरी हेरी छ पच्चिस केजीको अब प्याकेटको छ अठतिस सय बादसाहको पनि पैँतिस सय छ त्यही पचास ब्यागको त्यसको डबल हुन्छ अठतिस सय अठटिस गर्दाखेरि मोटामोटी सात हजार छ सय हुन्छ कि त्यो कालो नुनिया र त्यो बादसाह भोग चाहिँ पठाइदिनु घर त्यो घर त चिनेको छु हो तर टाइम लाग्छ कि अलिकति अहिले अहिले त हुँदैन भरेतिर हुन्छ होला कि पेमेन्ट चाहिँ कसरी पठाउने पेमेन्ट क्यास दिने कि गुगुल पे गर्ने ए ती डेलिभरी गऱ्यो भने क्यास दिने अन्त घरमा को हुन्छ ए अन्त त्यो घर चाहिँ त्यो पहिला त्यो थियो नि के हरे त्यो उसको छेउमा होइन त्यो स्कुलको छेउमा होइन त्यहाँ त दुइवटा घर छ त कुन कुनमा दिनु यता पनि छ अर्कोपट्टि छ ठुलो बिल्डिङ ए अन्त को हुन्छ त्यहाँ खासमा त कुकुर कुकुर त छैन होला नि कुकुर ए मलाई कुकुर डर लाग्छ अस्ति एउटा घरमा गएको थिएँ कुकुरले सानो कुदायो अन्त मलाई त्यही कारण त म डेलिभरी जानु चाहिँ अलिक डर लाग्छ कुकुर भएको बेलामा चाहिँ म जाँदिनँ क्या प्रायः एकदम त्यो मलाई अलिक डर लाग्छ ल हुन्छ म राखेँ म पठाइदिन्छु नि ल